मैले यो छुरी तपाईँको दोकानबाट मँगाएको थिएँ एकदमै यो छुरी चाहिँ मतलब मन परेन अब यसको उयो क्वालिटी पनि घटिया रहेस राम्रो लागेन मलाई चाहिँ कारण अब यो हेर्दै पनि हरेसलाग्दो न हरेसलाग्दो देख्यो मलाई एकदमै मन परेन यसको क्वालिटी नै मन परेन यसको लाग्ने पनि छैन कस्तो प्रकारको चाहिँ अब यो छुरी चाहिँ मनै परेन अनि मलाई असुविस्ता पनि भयो कारण अब काटिँदैन त अब यो छुरी कसरी चलाउनु अब यसलाई अर्जापेर चलाउँ त यो सानो सानो छुरीलाई अझै अर्जाप्दा त झन पातला हुन्छ भाँच्चिने डर हुन्छ हो अनि त्यही कारणले गर्दा अब यो प्रोडक्ट चाहिँ मलाई साह्रै मन परेन मलाई चाहिँ अब बित्थाको लाग्यो अब यसको विषयमा भन्नु पर्दा चाहिँ अब राम्रोसँगले पनि काटिँदैन अब भनेको जस्तो अब यो यसको बेँड पनि राम्रै भएन होइन अब यसको बेँड पनि राम्रो छैन पक्रिनु पनि असुविस्ता अन्त मलाई चाहिँ ठ्याक्कै मन परेन अब यो कस्तो खालको उयो चाहिँ कम्पनीबाट चाहिँ बनाएको हो हौ मलाई त ठ्याक्कै मन परेन यो छुरी त एकदमै अब हामीलाई अब यो चलाउनु बस्तीमा चलाउनु असुविस्ता न असुविस्ता न अब आलुहरू राम्रोसँगले काटिँदैन पनि रहेछ यसको धारै त छैन कसरी अब यो छुरीले चाहिँ म काम चलाउनु अब यो छुरी चाहिँ म वाफस गर्दैछु फर्काउँदैछु अन्त अब यो छुरी फर्काएपछि तपाईँले अर्को छुरी पठाइदिनुहोस् कारण यो त एकदमै मन परेन यसको न अब राम्रो छ न कलर राम्रो छ न यसको अब केही कुरो राम्रो छ कस्तो खालको छुरी चाहिँ अब यो छुरी चाहिँ पठाएको कसो कस्तो कम्पनीले चाहिँ बनाएको हो हौ यो छुरी त म त ठ्याक्कै मन परेन यसको न अब राम्रोसँगले काटेको भए त अब धारहरू भए पनि हुन्थ्यो नि अब काटिने पनि छैन धार पनि छैन अब कसरी यो चाहिँ हामी चलाउनु अन्त यो यो छुरीको विषयमा अब भन्नुपर्दा चाहिँ अब मलाई चाहिँ एकदमै ठ्याक्कै नै मन परेन मन परेन अब मेरो पैसा कि फर्काइदिनुहोस् कि चाहिँ अर्को छुरी पठाइदिनुहोस् अब मैले यत्रो दाम तिरेर अब मैले किनेको हो अब ल्याइदिनु त ल्याइदियो तर अब एकदमै मन परेन घटिया लाग्यो मतलब अब यो सामानै घटिया लाग्यो हेर्दै अब अब बित्थाको लाग्यो न राम्रो अब काटिन्छ न अब यी यसले म काम चलाउनु सक्छु न त म अब यसलाई केही गर्नु सक्छु अब उधाएर चलाउनु पनि अब यसलाई अर्जापेर चलाउनु पनि सक्दिनँ अब कारण पातला न पातला अब यो त केही काट्नु त प्यास धरी पनि काटिन्दैन अन्त यस्तो छुरी चाहिँ म कसरी चलाउनु कि मेरो पैसा चाहिँ अब झट्टै फर्काइदिनोस् कि चाहिँ छुरी नै फेरि पठाइदिनुहोस् अर्को छुरी एकदम राम्रो पठाइदिनुहोस् यो चाहिँ मलाई ठ्याक्कै मन परेन यसको बेँड पनि मन परेन पक्रिने जग्गा मन परेन यहाँ न काटिन्छ न केही हुन्छ अनि यो छुरीको विषयमा भन्नु पर्दा चाहिँ एकदमै मलाई चाहिँ राम्रो लागेन मलाई कि पैसा फर्काइदिनुहोस् कि चाहिँ छुरी पठाइदिनुहोस् यो चाहिँ घटिया न घटिया रहेछ